मलाई मनपर्ने लेखक भनेको राजेन्द्र भण्डारी हुन् र उनी कविताका क्षेत्रमा धेरै परिचित देखिन्छन् र ती उनका पुस्तकहरू कविता सङ्ग्रहहरू हामी पाउँछौँ र कविता सङ्ग्रह उनका पाँचवटा अहिलेसम्म प्रकाशित भइसकेको देखिन्छ र उनको लेखनी बारे के भन्न सकिन्छ भने उनले वर्तमान जीवनका जति पनि अब हामीलाई सान्दर्भिक लाग्ने कुराहरू छ जस्तै राजनैतिक कुरा भयो सामाजिक सांस्कृतिक कुराहरू भयो यी कुराहरूले चाहिँ उनले आफ्ना कवितामा जस्ताको त्यस्तै उतारेका हुन्छन् र ऊ उनका कवितामा मलाई सबैभन्दा मनपर्ने कुरा नै राजनैतिक चेतना हो जुन चाहिँ हामी भारत मा बस्ने नेपाली जातिको जुन चाहिँ दीर्घकालीन माग छ गोर्खाल्यान्डको त्यो कुरालाई उनले एकदमै यथार्थ रूपमा प्रस्तुत गरेका छन् यथार्थ रूपमा प्रकट गरेका छन् त्यही लागि मलाई राजेन्द्र भण्डारी मन परेको हो